सर ए म होइन यहाँ सानो कामले आएको थिएँँ म स्टुडेन्ट हो होइन म हल् म चाहिँ यहाँ यसो चिया बगानको चाहिँ यसो हल्का रिसर्चमा आएको थिएँ त्यसकैबारेमा तपाईँलाई सोध्ने सोध्नु थियो के भन्नु सक्नुहुन्छ तपाईँ हजुर हजुर ए हजुर अनि हाम्रो यहाँ इम्प्लोईहरूलाई कति सेलेरीहरू प्रोभाइड गर्नुहुन्छ सर उता बगानमा अनि हस्पिटलहरू छ कि छैन हजुरहरूको ए हजुर हजुर सर बुझेँ बुझेँ बुझेँ हजुर हुन्छ हुन्छ सर हुन्छ हुन्छ हुन्छ